मलाई चाखलाग्दो लागेको नेपाली भाषाका केही अद्वितीय विशेषताहरू यस प्रकार छन् हाम्रो भाषा संस्कृतबाट उत्पन्न भएको हो अनि हाम्रो नेपाली भाषा संस्कृत र हिन्दी भाषा जस्तै देवनागरी लिपिमा लेखिन्छ हाम्रो नेपाली भाषा चाहिँ शब्दहरूकै धनी भन्न मिल्छ हाम्रो भाषामा धेरै ठुलो ठुलो ग्रन्थहरू लेखेको छ काव्य महाकाव्य खण्डकाव्य गद्यकाव्य पद्यकाव्यहरू लेखिएको छ अनि हाम्रो नेपाली भाषामा आदिकवि भानुभक्तले रामायण नि लेख्नु भएको छ अनि हाम्रो ठूल्ठूलो सहित्यकारहरूले नेपाली भाषालाई सेवा पुऱ्याउनु भएको छ सबभन्दा ठुलो विशेषता चाहिँ हाम्रो भाषामा अनुकरण शब्द नि लाग्छ हाम्रो भाषा चाहिँ सबै भाषा भन्दा धनी भाषा भन्न मिल्छ